मैले अस्ति एउटा ब्याग किनेको थिएँ कि अनि त्यो ब्याग मलाई राम्रो लाग्यो लेदरहरू पनि एकदम राम्रो भएको जस्तो लाग्यो है तर अब किनेको दस दिनभित्रमा चाहिँ मेरो चेनहरू चाहिँ बिग्रियो सबै बिग्रियो अनि अस्ति पानीमा पानीमा बोकेर गएको थिएँ जाँदा त त्यो फातफुत झरेर त बाङबुङ भयो हो अनि मलाई त ठ्याक्कै मनपरेन र दोकानमा गएर चाहिँ मैले त्यसको अब भनेँ त्यसको क कम्प्लेन गरेँ अनि गर्दाखेरि चाहिँ तपाईँकोबाट मैले अस्ति यो किनेको थिएँ ब्याग किनेको थिएँ यस्तो भयो भनेर भन्दाखेरि चाहिँ मैले त राम्रै खालको दिएको त भनेर चाहिँ भन्यो अनि त्यो साटी पनि दिएन र मलाई कति दुःख लागिरहेको छ र म भन्छु यो खालको यो के कम्पनी हो कम्पनी त्यति साह्रो राम्रो त देखिनँ यो खालको ब्याग चाहिँ तपाईँहरू नकिन्नुहोस् है भनेर चाहिँ म सबैलाई भन्ने गर्छु